बिहेमा मानिसहरूले के के दिन खोज्छन् भने दिन त थुप्रै कुरो दिनुहुन्छ लाइक तामाको थाल अन्त कपरहरूको प्लेट कपरको घैलाहरू अनि थुप्रै चिजहरू दिन्छ लाइक ब्ल्याङ्केट ब्ल्याङ्केटहरू पनि दिनुहुन्छ अन्त ब्ल्याङ्केट हुन्छ अनि सोकेस लाइक सोफा अनि दहेज दहेजको कुरा आएपछि चाहिँ कतिवटा जातिहरूले चाहिँ दहेजहरू दिन खोज्दैन अन्त कतिवटा जातिहरूले चाहिँ दहेजहरू दिनुहुन्छ लाइक कतिवटा धर्ममा हुन्छ दहेज दिनैपर्छ भनेर अनि कतिवटा धर्ममा हुन्छ दहेज नदिँदा पनि हुन्छ अनि त्यस्तो गर्दा पनि हुन्छ या त नगर्दा पनि हुन्छ अनि त्यस्तो गरेपछि चाहिँ दहेजको कुरामा दहेजहरू दिँदा पनि हुन्छ नदिँदा पनि हुन्छ मतलब दिनैपर्छ भनेर केही कम्पलसरी छैन